हामीले पहिला पहिला हामीले हेऱ्यौँ भने हामीले सुन्न सक्छौँ कि हामीलाई गीतहरू न्युजहरू हामीले धेरै प्रकारको इन्फर्मेसनहरू हामीले देख्न सक्छौँ कि रेडियोमा आउँथ्यो अनि रेडियोमा आउँथ्यो अन्त त्यसको पश्चातमा कतिबाद क्यासेटहरूमा आउन थाल्यो अनि हामी हामीलाई केही गीतहरू सुन्नु छ केही पिक्चरहरू हेर्नु छ भने हामी त्यो कुरालाई हामीले क्यासेट किनेर हामीले गर्थ्यौँ अनि तेसको पश्चात के भयो भनेदेखि युएसबी आयो जहाँ कि हामीले कतिवटा पिक्चरहरू पिक्चरहरू हालेर त्यहाँदेखि यो हेर्न सक्थ्यो अनि अहिले के भएको छ भने एकदमै सजिलो भएको छ हामीले आजकल केही हेर्नु छ केही चाहिएको छ भने आजकल इन्टरनेटमा आइहाल्छ हामीले युट्युबमा गुगलमा हामीले सर्च गरेर सबै कुरो कुराको इन्फर्मेसनहरू हामीले लिन सक्छौँ अनि यो यसले गर्दा चाहिँ हामीलाई एकदमै सजिलो पारेको छ है अनि केही कुराको इनफर्मेसनहरू जानकारीहरू लिनु छ भने हामीले त्यो नेटमा इन्टरनेटमा हामीले सर्च गर्न सक्छौँ अनि कतिवटा जानकारीहरू कतिवटा संसारमा के चलिरहेको छ कस्तो चलिरहेको छ भन्ने कुराहरू पनि हामीले इनटरनेटमा पाउन सक्छ अनि एस्तो प्रकारले चाहिँ हाम्रो एकदमै सजिलो भएको छ किनकि हामीले पहिला हामीले हेर्न पर्यो भने चाहिँ त्यतिखेर चाहिँ के भएको थियो भने हामीलाई चाहिँ कसैलाई हामीले केही कुराहरू भन्नु थियो भने हामी त्यो त्यहाँ चाहिँ हामीले चिठी दिन्थ्यो अन्त चिठी दिएर चाहिँ हामीले कति दिन त्यो चिठी जान्थ्यो अनि त्यो कुरालाई हामीले पर्खिनु पर्थ्यो तर आजकल हामीलाई इनटरनेटले गर्दा हामीलाई एकदमै सजिलो पारिरहेको पारेको छ किनकि आजकल हामीले आफ्नो व्हाट्सएप्पमा कतिवटा इन्टरनेटहरूद्वारा नै एक अर्कालाई इनफर्मेसनहरू हामी भन्न सक्छौँ अनि कतिवटा कुराहरू हामी एक अर्कालाई हामी सेयर गर्न सक्छौँ सो त्यसैले गर्दाखेरि इनटरनेटले चाहिँ हाम्रो जीवन एकदमै एकदमै सजिलो पारेको छ